भारतीय स्वास्थ्य सेवा प्रणाली सुधार भइरहेको छ अनि त्यसको मुख्य चुनौतीहरू भनेको समयमा एम्बुलेन्स आउँदैन अनि प्राइभेट अस्पतालहरू धेरै महँगो भएको हुनाले गरिब दुखीले प्राइभेट अस्पातालमा उपचार गर्नु सक्दैन अनि सरकारी हस्पिटलमा उपचार गराउनेहरूले धेरै कठिनाइहरू झेल्न पर्छ जस्तै महिला अनि बेड अक्सिजन इत्यादिहरू पाउन अलिक गाह्रो नै पर्छ